कोही बेला कोही बेला सामग्री कम हुँदा घरमा होइन सब्जीहरू हुँदैन केही हुँदैन त्यही भएर के अरे समय पनि कम्ती भइरहेको हुन्छ त्यतिखेर चाहिँ म के के अरे चाम्रे भात बनाउँछु चाम्रो भात बनाउँदाखेरि पहिला चामल धुनु पर्यो त्यहाँबाट तेल हाल्नु पर्यो त्यहाँबाट पाँच फोरन पड्काउनु पर्यो त्यहाँबाट प्याज हाल्नु पर्यो टमाटर पनि त्यहीँ नै हालेर बनाइदिन्छु कोही बेला होइन त्यसो गरेर बनाउँछु अनि एकपट्टि टमाटर उसिन्छु टमाटर उसिनेर टमाटर डल्ले खुर्सानी टमाटर धनियाँ पत्ता हालेर टमाटर अचार बनाउँछु एकदम मिठो लाग्छ मलाई त्यो पनि एकदम समय बाँच्योँ होइन फेरि कोही बेला मेरोमा यसरी समय कम भएको बेलामा कोही बेला चाहिँ गिलो रोटी बनाउँछु म गिलो रोटी बनाउँदा चाहिँ आँटा मुछ्यो त्यहाँ नुन हाल्यो होइन खुर्सानी पनि हाल्यो मन पर्नेले खुर्सानी हाल्दा पनि हुन्छ खुर्सानी हाल्यो अन्त तावामा तेल हाल्यो त्यहाँबाट गिलो रोटी बनायो अन्त जस्तै टमाटर पोल्यो चटनी बनायो टमाटर छैन भने पनि बएममा हालेको अचारहरू हुन्छ त्यो अचार निकाल्यो अन्त खायो टाइम बाँच्यो होइन हामीलाई बाँच्नु टाइमको मतलब छ र फेरि कोही बेला चाहिँ मलाई यस्तै ढिलो भएको हुन्छ घरमा कोही बेला सब्जीहरू हुँदैन त्यतिखेर चाहिँ म चाम्रे भात चाम्रे भात त पहिला चाम्रे भात पनि खान्छु फेरि गुन्द्रुक भात एकपट्टि सिटी लगाउँछु कुकरमा हालेर अन्त गुन्द्रुकको झोल उमाल्छु गुन्द्रुक त्यो गुन्द्रुकलाई धोयो त्यहाँनेरि प्याज हाल्यो पाँच फोरन पड्कायो अनि त्यतिकै टमाटरहरू हाल्यो त्यतिकै गुन्द्रुकलाई हालिदियो अन्त एकछिन चलायो त्यहाँ झोल हालेर बनाए पछि एकदम टेस्टी खाना हुन्छ गुन्द्रुक चाहिँ मलाई एकदम मन पर्छ एकदम टेस्टी खाना हुन्छ त्यसरी नै म मेरो समय कम्ती भएको बेलामा घरमा सामग्री कम्ती भएको बेलामा त यसरी नै म चलाउँछु यसरी नै चल्दै आएको छु अहिलेसम्म म